हामी खेतीपाती गर्दाखेरि पहिला जस्तो मौसम छैन अहिले हामी रोप्छौँ तुलफुल रोपेपछि उन्नति हुँदैन फलफुल फल्दैन फुल्दैन पानी छैन पानी पर्दैन खानेपानी पनि हामी पाउँदैनौँ तुलफुलमा लगाउने पानी हुँदैन हामीसँग हामीले केही गर्छौँ उन्नति भनेर रोप्छौँ पानीको असुविस्ताले गर्दा केही गर्नु सक्दैनौँ त्यही माथि हामीलाई कुखुरा बाख्राहरूले डिस्टर्ब गर्छ आएर खोर्सिदिन्छ बाख्राहरूले खाइदिन्छ त्यस्तै भएर हामीलाई पुरा असुविस्ता छ विशेष कुरो हामीलाई पानीको असुविस्ता भइरहेको छ पानी पाउँदैनौँ अकासबाट पानी परेको नपरेकोले गर्दाखेरि उन्नति केही पनि हुनसक्दैन हामी गुवाहरू रोपेको गुवाहरू पनि हाम्रो सबै सुकेर गइसक्यो पानी छैन त्यसै पनि अब तुलफुलमा बाँदरले खाइदिन्छ कुखुराले खाइदिन्छ बाख्राले खाइदिन्छ थुप्रै कुरोको हामीलाई डिस्टर्ब छ भनेको टाइममा हामी सागसब्जी बेच्नु पाउँदैनौँ रोपेको तुलफुल केही पनि हुँदैन त्यही भएर हामीलाई दुःख छ सागसब्जीमै हामीलाई दुःख हुन्छ उन्नति केही पनि नभइदिएकोले गर्दा